हजुर मैले सुटिङ स्टार देखेको छुइनँ र हाम्रो सानैदेखिको विश्वास चाहिँ के हो भने झर्दै गरेको तारालाई देखेर केही कुरा आफूले मनमा ठानेर केही कुरा एउटा ह्वीस माग्यो भने चाहिँ होइन पुरा हुन्छ भनेर यो चाहिँ अब हामीले सानैदेखि सुन्दै आएको हो अब सायद त्यो त हुनु त होइन अब यो त सबै काल्पनिक कुराहरू मात्रै हो र पनि एउटा अब मनमा विश्वास चाहिँ कि के हो कि कतै भन्ने खालके अब त्यस्तो खालके चाहिँ उयो अब हुन्छ वा हुनु पनि सक्छ किनभने अब मान्छेहरू के हुन्छ मान्छेहरूलाई जति पनि अब ह्वीस माग्नु होइन यस्तो आफूलाई सबै मान्छे सबै कुरामा सेटिस्फाइड हुँदैन कति कुरा चाहिरहेको हुन्छ त्यही कारण मान्छेलाई एउटा विश्वास त चाहिएको कि सुटिङ स्टार आहा झर्दैछ त्यो तारा झर्दैछ त्यसलाई म आँखा बन्द गरेर यो कुरा माग्छु त्यसले मेरो पुर्याइदिन्छ भन्ने एउटा सोचाइ मात्रै हुन्छ त्यही कारण अब एउटा सुटिङ स्टार अब झर्दै गरेको तारालाई देख्दाखेरि चाहिँ अब ह्वीस मागिहाल्छ र म पनि त्यही गर्छु